दार्जिलिङ जिल्लाका युवाहरूले सामना गर्नु परिरहेका मुख्य चुनौतीहरू र चुनौतीहरू हुन् कि शिक्षित भएर पनि धेरै क्षेत्रमा सिक रोजगारीहरू प्राप्त गरेको छैन कामहरू राम्रोसँगले पाइन्दैन साथै हेल्थकेयर फेसिलिटिसहरूबाट मुक्त छन् त्यसरी नै वृद्ध बासस्थानविहीन वृद्धहरूको निम्ति ओल्ड एज होमहको सुविधाहरू बनाइएको छैन इत्यादि